हेलो नमस्ते ए सुन्नुहोस् न तपाईँको हजुर तपाईँको यहाँ घर बहिर तल टू लेट लेखेको देखेको थिएँ कि अन्त त्यही भाडा खोज्दै आएको नि छ है म र मेरो एकजना साथी छ हजुर हजुर तपाईँको रुमहरू कस्तो प्रकारको छ हजुर

हजुर हामी दुईजना अनि दुईजनालाई हामीलाई दुईवटा रुम भए चाहिँ राम्रो हुन्थ्यो सुबिस्ता हुन्थ्यो किनभने साथी र म यहाँ युनिभर्सिटीमा पढ्छ कि अन्त त्यही अहिले रुम खोज्दै खोज्दै आएको थियो र यहाँ तपाईँको यहाँनिर देखेर चाहिँ भनेको नि है टोइलेट बाथरुमहरू चाहिँ कस्तो कमन हो कि भित्रै इन्टेक्ट छ भित्रै हो है ए अन्त ए अन्त तपाईँहरूले के के चाहिँ दिनुहुन्छ त्यसमा रुमसित पङ्खा ओछ्यानहरू के के दिनुहुन्छ हजुर हजुर ए अनि रुम भारा चाहिँ कसरी हो हजुर ए अलिक कम्ती हुँदैन दिदी हजुर ए ए ठिकै छ त्यसो भए हजुर हामी स्टुडेन्ट त्यही स्टुडेन्ट भएर चाहिँ अलिक कम्तीमा पाएको भए चाहिँ हामीलाई पनि अलिक सुबिस्ता हुन्थ्यो भनेर नि थर्टी फाइभसम्मको है सिङ्गल ए सिङ्गलमा पनि के उयो टोइलेट बाथरुमहरू चाहिँ भित्रै भएको हजुर ए अन्त सुन्नुहोस् न दिदी हामी हजुर हामी बसिहाल्यो भने चाहिँ अन्त कति बजीसम्म भित्र पस्नुपर्ने र राति कति बजी गेटहरू बन्द हुन्छ तपाईँहरूको हजुर हजुर अब बेला बेला अलिअलि बर्थडे बर्थडे सेलिब्रेसनहरू हजुर अब त्यस्तो हजुर ए

ए हजुर जनाइ राख्नुपऱ्यो है हजुर त्यस्तोहरू हजुर ल्याउन त ल्याउँदिन तर अब त्यही बेला बेला साथीहरू चाहिँ आउँछ हो अनि त्यही अब कोही कोही बेला साथीहरू ढिलो पनि फर्किन्छ अब हुनु त सबै केटा साथीहरू नै छ अब दस बजीहरूतिर फर्किन्छ नि त साथीहरू हो अनि त्यही भनेर चाहिँ ए हजुर उम् हजुर हजुर ए उम् हजुर ए हजुर हामी केटै केटा हजुर अनि वाइफाइहरू छ हजुर केटी साथीहरू पनि छ तर उनीहरू त त्यस्तो आउँदैन होला हौ

उम् हजुर हजुर त्यही त यहाँ तपाईँहरूको सोसाइटी राम्रो छ भनेर सुनेको थिएँ कि अन्त यहाँ तपाईँहरूको पनि यसो हेर्दा घर राम्रो लाग्यो अनि यो कुन चाहिँ मुनिल्लो तला कि माथिल्लो तला हो दिदी यो रेन्ट दिनुहुने चाहिँ हजुर ए पार्किङहरू पनि छ नि है भित्रै ए हजुर हजुर ए हुन्छ दिदी म त्यसो भए तपाईँलाई अहिले एकछिनतिर कल गर्छु नि ल साथीसँग सल्लाह गर्छु कि अन्त हजुर हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ म साथीसँग सल्लाह गरिकन तपाईँलाई कल गर्छु नि ल एकछिनमा हुन्छ दिदी धन्यवाद